मैले आफ्नो बगैँचामा रोपेको बिरुवाहरू देख्दा एकदमै फुलेको देख्दा चाहिँ एकदमै खुसी लागेर आउँछ होइन किनभने हामीले जहिले पनि अब एउटा बिरुवा सानु लगाउँदा त्यो लगाउँदा नलगाउँदा हामीले यो फुल्दा कस्तो हुन्छ होला के हुन्छ होला एकदम हामीले सोचिसकेको हुन्छ हाम्रो कल्पना भइसकेकै हुन्छ र आफूले जस्तो कल्पना गरिसकेको छ होइन जस्तो कल्पना गरेको छ यो फुल फुल्दा यस्तो देख्छ होला त्यस्तो देख्छ भनेर त्यो कल्पना चाहिँ आफ्नो साँच्ची नै हुँदाखेरि चाहिँ एकदमै खुसी लागेर आउँछ होइन मैले पनि अब कतिवटा पहिला त मो फुलमा त त्यस्तो अब इन्ट्रेस्टेड थिइनँ अब अलिअलि रोप्थेँ होइन तर अब यता बसेँ यता अरूको साथीभाइको यसो घरतिर जाँदा मज्जा मज्जाले फुलेकोहरू देख्थेँ होइन त्यहाँदेखिन् चाहिँ अब मलाई पनि भित्रबाट इच्छा लागेर आयो क्या म पनि अबो मेरोमा फुलहरू रोप्छु प्लानटहरू लगाउँछु कति राम्रो देख्छ अब फुल अब आफ्नो मन दुखिरेहेको छ आफूलाई हतास परिरहेको छ भने पनि त्यो हामीले यस्तो फुलहरू हेर्दाखेरि आफै एकदम खुसी भएर आइहाल्छ मन भित्रबबाट आफ्नो दुखः तखलिफहरू सबै बिर्सिएर आइहाल्छ होइन मान्छे हो मान्छेलाई टेन्सन त हुन्छै हुन्छ मान्छेलाई दुखः पीडा किन हुँदैन हुन्छै हुन्छ सबैलाई नै तर पनि एउटा फुलहरू रोप्नु थालेपछि अब होइन आफ्नो मनको मनमा खुसी लागेर आउँछ आफ्नो कतिवटा टेन्सन बिर्सिन्छ हामीले त्यो फुललाई मल जल हामी दिन प्रतिदिन मल जल गर्दाखेरि हामी त्यो एकदम कल्पना गरिसकेको हुन्छ यो फुल यस्तो देख्छ यस्तो देख्छ यहाँ राख्छु त्यहाँ राख्छु मान्छेहरूले देख्छ होला खुसी हुन्छ हला अब जो पनि आउँदाखेरि फर्स्टमा आउनेसाथ अब फुल देख्दा मलाई मात्रै होइन मेरो घरमा कोही पाहुना अब आयो भने इष्टमित्र आउँदा छर छिमेकी आउँदा पहिला सुरु त्यो फुल देखेर अब उनीहरूलाई पनि खुसी लागिहाल्छ किनभने कसैलाई पनि फुलेको फुल देखेर म मुड अफ हुने मन दुख्ने त्यस्तो त कोही पनि हुँदैन जो पनि आफ्नो मुड अफ मन दुखिराखेको छ भने पनि त्यो फुलेको फुललाई देख्दा होइन आफ्नो मन पनि भित्रबाट खुसी भएर आउँछ अब आफूलाई पनि गर्व खालको फिल हुन्छ अब मज्जाले फुलेको छ मैले रोपेको फुल एउटा कल्पना पुरा हुँदा चाहिँ अब आफूले सोचेको जस्तो कुरा पुरा हुँदा चाहिँ अब कस्तो चाहिँ हुन्छ होला अब सपैलाई थाहा भएकै कुरा हो त्यही कारण फुलेको फुल देख्दा चाहिँ आफूले मेहनतको मैले जुन चाहिँ मेहनत गरेको थियो त्यो मेहनत चाहिँ अब रङ्ग ल्यायो होइन त्यो मेहनत चाहिँ मेरो सफल भयो भन्ने खालको अब त्यही भएर चाहिँ मनमा खुसी लागेर आउँछ